हेलो ज्यू हजुर हो त के थियो होला हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर कहिलेदेखि गर्नु हुन्छ

ए हजुर हजुर समय कति लाग्छ कति बेलादेखि हजुर हजुर

हजुर हजुर रेन्ट त एकदम मिल्छ

हजुर हजुर एकदमै राम्रो हो हजुर हजुर हजुर जति सक्दो नानीले राम्ररी पर्फोरमेन्स गरोस् भन्ने चाहन्छु म चाहिँ हुन्छ हुन्छ ज्यू धन्यवाद हजुरलाई पनि